हजुर भन्नुहोस् न हजुर तपाईँको छ त एचएमआई छ तपाईँको घुम रेल घुम घुम घुममा छ रेलवे टोय ट्रेन घुम रेलवे हजुर छ त भन्नुहोस् न हजुर हजुर हजुर छ त तपाईँको यता तपाईँको म्युजियममा हेऱ्यो भने तपाईँको घुममा रेलवे स्टेसनको म्युजियम छ हेरिटेज म्युजियम छ जसमा तपाईँको नौ नौ बजीदेखि खुला हुन्छ पाँच बजीसम्म छ अन्त यता एचएमआई छ तपाईँको बिहान दस बजीदेखि खोलिन्छ बेलुका त्यो पाँच बजिसम्म त्यति नै हो तपाईँको टाइमिङ त अन्त थर्सडे चाहिँ तपाईँको बन्द हुन्छ एचएमआई जू यता तपाईँको घुमको चाहिँ तपाईँको हजुर एचएमआईहरू चाहिँ तपाईँको टिकट चाहिँ तपाईँको दुईवटाको एउटा एकैपल्टमा काट्नु पऱ्यो जू र एचएमआईको चाहिँ तल टिकट काउन्टरमै काट्नु पऱ्यो अन्त त्यो पनि हामीले यताबाट हामीले प्रोभाइड गर्नुसक्छ हाम्रो मेरो थ्रुबाट तपाईँको तर्फ वा तपाईँहरूको नाम उयोहरू चाहियो तपाईँहरूको नामहरू चाहियो कतिजना जानुहुन्छ अन्त यता घुमको चाहिँ के छ भन्दाखेरि यहाँबाट तपाईँको एउटा टोय ट्रेन जुन चाहिँ जोइ राइड हुन्छ तपाईँको त्यही त्यसमा नै इन्क्लुडेट हुन्छ म्युजियम घुम्नुको लागि चाहिँ अँ त्यसमै इन्क्लुडेट हुन्छ यहाँबाट तपाईँले पहिला नै रिजर्भवेसन रिजर्भवेसन बुक गर्नुपऱ्यो तर भित्र म्युजियमको चाहिँ टिकटको चाहिँ फेयर लाग्दैन तपाईँको त्यो चाहिँ तपाईँले यहीबाटै यहाँ जोय राइड गर्दै जानुपऱ्यो घुमसम्म चाहिँ अन्त हजुर रिटर्न टिकटहरू पनि पाउँछ होइन रिट रिटर्न पौ पाउँछ रिटर्न तपाईँले एकैपल्टमा गर्दा नि हुन्छ रिटर्न टिकट नत्र भए तपाईँले त्यहाँबाटै एउटा गाडी क्याब हायर गर्नु पनि सक्नुहुन्छ सेरिङ गर्नु पनि सक्नुहुन्छ त्यो तपाईँको विचार हो हजुर गाडीबाट सेरिङ गर्नु पनि सक्नुहुन्छ रिटर्न टिकट अगाडि नै गर्दा नि हुन्छ तपाईँको सटकर्ट टा हजुर

हजुर जू जानुको लागि भन्नु भएको त्यो त हामी गाडी पायो भने प्रोभाइड गरिदिन्छ नि गाडी त बिहान हजुर होइन सबै गरिदिइहाल्छ त्यो प्रोभाइड गर्नुसक्छ हामी अन्त एचएमआईमा चाहिँ के छ भन्दाखेरि त्यहाँ म्युजियम पनि छ माथि जूको साथ साथमा एउटा नेसनल त्यो म्युजियम पनि त्य त्यहीँ छन् एट्याच भएको छ तप् तपाईँको कि त्यसले गर्दाखेरि त्यहाँ तपाईँको इट्स द फर्स्ट इन्स्टिट्युट तपाईँको इन्डियामा जवाहरलाला नेहरू जो हुनुहुन्थ्यो उहाँले नै इन इन्करेसन इन इनागुरेसन गर्नु भएको थियो नि त अन्त फर्स्ट इन्स्टिट्युटै दार्जिलिङमा या त वर्ल्डमा एचएमआई नै छ अन्त तपाईँले त्यहाँतिर तपाईँले सबै पाउनु सक्नुहुन्छ जति पनि त्यहाँ माउन्टेनेरिङ गेरदेखि लिएर तपाईँको जतिवटा चिजहरू अब त्यति बेला चलाएको चिजहरू तेन्जिङ नोर्गे जो हुनुहुन्छ उहाँले चलाएको चिजहरू त्यहाँ सबै पाउनुहुन्छ तपाईँले त्यहाँ डल्लै डिटेल डिटेलसँग पनि छ तपाईँले अन्त एउटा सिनेमेटिकहरूको भिडियोग्राफि पनि हुन्छ भिडियो पनि छ त्यहाँ त्यो पनि तपाईँले पाउनु हुन्छ त्यो जग्गाहरूमा अन्त त्यो छ अन्त घुममा चाहिँ तपाईँले चाहिँ त्यो पहिल्यै रिजर्भेवेसन गर्नुपर्छ जोइराइडको लागि अन्त मात्रै हुन्छ तपाईँहरूको त्यहीसँगनै एट्याच हुन्छ तपाईँको त्यो त म तपाईँले नाम दिनु सक्नुपऱ्यो कतिजना चाहिँ छ तपाईँ तपाईँहरू अब तपाईँहरूको उइसमा थ्रू थ्रूबाट हुन्छ तिनजना चारजना कतिजना छ हुन् हुन्छ कन् हुन्छ हुन्छ